औ प्रिया सुन न हेर न यहाँ मैले के भन्छ अस्ति सोफा किनेको थिएँ नि त कि अँ हेर न सोफा किनेको थिएँ त्यो त सोफा हेर न घर पनि कस्तो देख्नु थाल्यो नि हौ त्यो सोफाले त कस्तो घिनलाग्दो प्रडक्ट किनेछु नि हौ सामान नै कस्तो घिनलाग्दो हुन्छ नि त्यहाँ जाँदाखेरि हेर्दा चाहिँ कस्तो मनपऱ्यो तर घर ल्याउँदाखेरि त एक दिनमै कस्तो पत्रापत्रा निस्किने पछाडिबाट त भन न घिनैलाग्दो हो फँसे मात्रै पैसा हाल्नु मात्रै पऱ्यो हुन्छ नि वेस्ट मात्रै भयो क्या नाक नोक्सान मात्रै भयो हाम्रो पैसाको अँ त्यही त त्यस्तै भयो र त अँ तिमीले पनि किन्छु भन्दैथ्यौ कि तिमीलाई एकदम जनाइदिई राखेको अब त्यहीँ गएर चाहिँ नकिन हेर्यौ भने पनि राम्रोसँगले हेर म त फँसे नि कस्तो घिनलाग्दो सामान दिएर हेरन अँ सोफा बस्ताखेरि पनि मान्छे न्याच्चै जाने भएको भन न मान्छे बस्दाखेरि त मलाई लाज लागेको पाहुनाहरू आउँदा अब त्यहाँनिर हेरिराख तिमी पनि राम्रोसँगले किन्छु भन्दैथ्यो राम्रोसँगले किन गएर त्यो दोकानमा चाहिँ नकिन है मलाई त अहँ मनपरेन त्यहाँ जानु